म आफ्नो बालीहरू उत्पादन गरिसके पछि बेच्नको लागि आफैँ नै जान्छु ब्रोकरहरूलाई दिदिनँ किनभने ब्रोकरहरूलाई दिदाँखेरि आफ्नो मेहेनतको फल राम्रो हुँदैन किनभने आफूले जति पनि दुःखहरू गरेको हुन्छ त्यो हिसाबले चाहिँ आफूलाई फाइदा हुँदैन त्यसै कारण चाहिँ आफैँ नै हटिया गएर बसेर आफैँ बेचेर आउँछु त्यो त्यो हुँदाखेरि चाहिँ आफ्नो मेहेनेतको फल पनि निस्किन्छ राम्रो पनि हुन्छ आफूलाई फाइदा पनि हुन्छ सबै उत्पादनहरू गरेर लगेर सबै बेचेर आफैँ गरेर आउँछु घरमा सबै जति पनि बालीहरू लगाएको हुन्छ त्यो आफैँ नै गएर बेचेको छ भने आफैँलाई नै फाइदा हुन्छ त्यही कारण चाहिँ आफैँ गएर बेच्छु ब्रोकरहरूलाई दिदिनँ कसैलाई पनि दिदिनँ आफैँ जान्छु आफैँ बेच्छु अनि घरमा आएर फेरि अर्को बालीहरू लगाएर फेरि उत्पादन गरेर सबैलाई नै बेच्न जाने गर्छु हटिया गएर बेचेर आउँछु सबैलाई नै फाइदा होस् भनेर सोच्छु राम्रो बाल बालीहरू लगाएर बेचेर गएर आउँछु